मेरो परिवारमा तिनजना छ आमा बहिनी अनि आप्पा बाहिर काम गर्नुहुन्छ अनि मम्मी

काम गर्छ अनि आप्पा बाहिर सेफ गर्छ